मलाई चाहिँ लाग्छ कि एउटा परिवारमा होइन भान्सा कोठाको चाहिँ एकदमै महत्वपूर्ण भूमिका छ किनभने यही भान्सा कोठामा बिहान र बेलुकी होइन परिवार र त्यहाँका सदस्यहरू समय बिताउँछ र आफ्नो विचारहरू पोख्छ होइन र उनीहरूसित परिवारसित भान्सा कोठा साझा गर्न चाहिँ म के गर्छु भन्दाखेरि एक त बिहान बेलुका परिवार त भेट हुन्छै हुन्छ भान्सा कोठामा है खाना बनाउनुदेखि शुरू हुन्छ त्यो कुरा र दिनभरि समय निकाल्नु नपाए पनि आफ्नो परिवारको लागि होइन किनभने आफ्नो आफ्नो काममा व्यस्त हुन्छ सबैजना है नानीहरू स्कुल गएको हुन्छ ठुला बढाहरू आफ्नो आफ्नो काममा अनि राती पनि आफ्नो आफ्नो बेडमा आफ्नो आफ्नो कोठामा सुत्न पस्छ र बिहान र बेलुका त हो होइन दुई टाइममा परिवारको सदस्यहरू भेला हुन्छ भान्सा कोठामा है अन्त खाना बनाउनु अन्त सँगै खाना खानु जुन चाहिँ टेबल टक्स हुन्छ नि एउटा फेमिलीमा त्यो चाहिँ भान्सा कोठामा चाहिँ एकदम इम्पोर्टेन्ट लाग्छ मलाई टेबल टक हुनुपर्ने अनि सबैजना मिलेर बात गर्नुपर्ने मिलेर काम गर्नुपर्ने है मिलेर खाना बनाउनुपर्ने मिलेर सफा गर्नुपर्ने त्यो सबै चाहिँ अब गर्नुपर्छ